हेलो माँ काली स्टोरबाट बोल्नु भएको मैले त तपाईँको दोकानबाट अस्ति एक हप्ता अगाडि नै कुर्ता लिएको थिएँ तर मैले लगाएको छुइनँ भर्खरै युज गरेँ कपडा त मलाई एकदमै राम्रो लाग्यो डिजाइन भए पनि लगार धुँदाखेरि पनि उयो रङ्गहरू पनि गएन एकदमै राम्रो लाग्यो मतलब अब कपडा पनि एकदमै शीतल एकदमै राम्रो लाग्यो तपाईँको दोकानको प्रडक्टहरू मलाई